हजुर

हजुर म वेडिङ प्लानर हो तपाईँको बजेट कति छ भन्नु होस् त मलाई एटी नाइन्टी थाउजन्ड त्यसमा तपाईँको फोटोसुटहरू त हुन सक्दैन खाली तपाईँको पेन्डलहरू सबै हुन्छ त्यो सबै मिलाएर तपाईँको टु ल्याक्ससम्म हुन्छ हजुर अहिले डिस्काउन्ट चल्दैछ फेस्टिभलले गर्दा त्यही लागि तपाईँको वान पोइन्ट फाइभ ल्याक्स हुन्छ हजुर सबै छ मेक अप आर्टिस्ट तपाईँको हेयर कपालहरू गर्ने सबै छ हजुर हजुर तपाईँले जस्तो भन्नु हुन्छ त्यस्तै मेक अप गरिदिन्छ तपाईँलाई अब सिम्पल चाहियो भने लेहेङ्गाहरू हाम्रोमा सिम्पल लेहेङ्गा पनि छ भारी हेभी लेहेङ्गाहरू पनि छ र तपाईँलाई कस्तो चाहिएको मलाई भन्नु होस् न त्यस्तै म हेरिदिन्छु हजुर कलर तपाईँलाई कस्तो चाहिएको हजुर ए हजुर हजुर अहिले चाहिँ कस्तो चल्दैछ भन्नु त तपाईँको ड्रेसहरूसँग म्याच गर्ने पेन्डलहरू मान्छेहरूले अहिले निकै फेसनमा चल्दैछ यो यो चाहिँ तपाईँले पनि त्यस्तो गराउन सक्नु हुन्छ तपाईँले कस्तो भन्नु हुन्छ हामी त्यस्तै तपाईँको वेडिङ प्लान गरिदिन्छौँ हजुर पाउँछ नि

टु ल्याक्स होइन तपाईँको वान पोइन्ट फाइभ ल्याक्स हुन्छ हजुर खानाहरू पकाउने मान्छेहरूको सबै हा हाम्रो तर्फबाट हुन्छ होइन सबै प्रोफेस्नलहरू हुन्छ ए हुन्छ हुन्छ तपाईँलाई हुन्छ म हेरिदिन्छु नि ल

हुन्छ हुन्छ म्याम हुन्छ थ्याङ्क यु म्याम